विद्यालयमा मलाई मनपर्ने विषय लाइफ साइन्स थियो मलाई एकदमै इन्ट्रेस्ट लाग्थ्यो त्यसमा त्यसको हाम्रो लिभङ थिङ्ग्स को है डिफ्रेन्ट पार्ट्सहरूको विषयमा जान्नु चाहिँ मलाई एकदमै मन पऱ्थ्यो एकदमै मिठो लाग्थ्यो त्यो सब्जेक्ट चाहिँ है मैले एकदमै धेरै धेरै मार्क्सहरू पनि ल्याउँथ्यो हो अन्त ड्रइङमा नि राम्रो थिएँ अब ड्रइङहरू गर्नु पनि आउँथ्यो अर्ग्यान्सको ह्युमन अर्ग्यान्स हेरेर कुनै पनि लिभिङ थिङ्ग्सको अर्ग्यानको है अनि मजा लाग्थ्यो मलाई चाहिँ लाइफ साइन्स है अन्त मलाई एकदमै गाह्रो लाग्ने सब्जेक्ट चाहिँ थियो इकोनमिक्स इकोनमिक्स भन्ने चाहिँ मैले बुझ्नै सकिनँ अब अब बुझेर भएपनि अब मलाई सायद इन्ट्रेस नलागेर होला मलाई अलिकति गाह्रो लाग्यो लाग्थ्यो है इकोनमिक्स अल्छी लाग्थ्यो यसो निन्द्रा आउने जस्तो लाग्थ्यो क्लासमा पनि अन्त अब स्कुलमा त्यस्तै प्रोग्रामहरू हुँदाखेरि चाहिँ म नृत्य पनि गर्थेँ है अन्त सायद मेरो नृत्य साह्रै राम्रो हुन्थ्यो कि क्या हो मलाई एकदमै माया गर्नुहुन्थ्यो टिचर्सले अब स्टुडेन्सले पनि है मेरो नृत्य भनिसकेपछि अब के भन्नु अब दर्शकहरू चाहिँ कुरि कुरि हेर्थ्यो है अन्त मेरो साथीहरू पनि थियो अन्त एकपल्ट चाहिँ हामी चाहिँ फिफ्टिन अगस्टमा चाहिँ एउटा डान्स गरेको थियौँ नि त हो मैया यसोदा भन्दै हो थुप्रो डान्स गरेको थियौँ अन्त त्यो डान्स चाहिँ अब कालिम्पोङको अब मेला ग्राउन्डमा लानुपर्ने सेलेक्ट भयो हो खुसीको टाइम नि हौ अन्त यस्तो रातदिन रातदिन प्रिप्रेर गरेर चाहिँ बोलुकाको चाहिँ त्यतिखेर चाहिँ प्रोगाम थियो अन्त त्यहाँनिर चाहिँ एकदम ठुलो ठुलो गेस्ट आउनेवाला थियो है अन्त त्यहाँ गएर हामीले चाहिँ एकदम मेरो फेभ्रेट साथीहरू थियो फेरि मिल्ने मिल्ने बेस्ट फ्रेन्ड्सहरू हामी नि नाचेको हो अन्त कृष्ण यसोदा अब राधा बनाएर नाच्यौँ हामी गोपियाहरू नाच्यौँ हो मजा आएको थियो नि त्यो समयमा अब कस्तो मजा आएको थियो अब अहिले त साथीहरू नि कता गए हो आफू पनि घरतिरै